म सरकारी अस्पताल अथवा निजी अस्पतालमा चाहिँ एकदम निजी अस्पताल चाहिँ प्रिफर गर्छु किन भन्दाखेरि चाहिँ त्यहाँ एक नम्बर त एकदम सफाई एकदमै सफा हुन्छ त्यहाँको टोयलेटदेखि लिएर फिमेल वार्ड मेल वार्ड आइसियू ओपरेसन थिएटरहरू एकदमै सफा टाइम टाइममा टाइम टाइममा सफा गर्ने त्यहाँ मानिसहरू राखेको हुन्छन् र तिनीहरूलाई एकदमै राम्रो स्यालरी दिएर राखेको हुन्छन् त्यही कारण तिनीहरूले एकदमै राम्रो सफा गर्छन् र त्यो के भन्छ त्यो एकदम सफाको कारणले पनि मान्छे त्यहाँबाट एकदम छिटो जाती हुन्छ भनेर चाहिँ एकदम मेरो विचारको अनुसार चाहिँ त्यो एक एक नम्बरको कुरा त्यो हो र सेकेन्ड नम्बरको कुरा चाहिँ डक्टर्स डक्टर्सहरूले एकदमै राम्रो चेकअप गर्छन् किन हो किन तर अब हामी भन्छौँ कि गभर्मेन्ट जबको लागि डक्टरहरूले ड के भन्छ खत्रा पढेको हुन्छ र राम्रो चेक गर्छ भनेर तर असलमा त्यस्तो हुँदैन प्राइभेट हस्पिटलमा काम गर्ने डक्टर्सहरूले चाहिँ एकदमै राम्रो चेक गर्नुभएको जस्तो लाग्छ अन्त त्यहाँको ल्याबहरू ल्याबहरूमा रिपोर्टहरू पनि एकदमै राम्रो र क्लियर निस्किन्छ होइन त्यहाँदेखि अब त्यहाँ डायगोनिसिस गर्यौँ भने एमआरआईहरू गर्यौँ भने तिनीहरूको रिपोर्ट पनि राम्रो प्रकारले निस्किन्छ र डक्टर्सहरूले पनि एकदमै के भन्छ प्रायोरिटी दिएर त्यो पेसेन्टलाई एकदमै प्रायोरिटी दिएर हेर्नुहुन्छ त्यही सँगैमा उयो सरकारी हस्पिटलमा चाहिँ के हुन्छ भन्दाखेरि एक नम्बर कुरो एकदमै मैला हुन्छ त्यो सरकारी भएर पनि त्यहाँ सरकारी कर्मचारीहरूले त्यहाँ सफाई गर्नु गर्नुको लागि त्यहाँ राखिएको हुँदैन र कोही कोही बेला मात्रै त्यहाँ सफा गर्ने भएर त्यहाँ एकदमै बिमारी भएको मान्छेहरू पनि त्यहीँको बिमार त्यहीँको अब त्यो मैला भएको कारणले त्यहीँको बिमार बेसी लागेर चाहिँ झन् बिमारी भएर एकदम टाइममा चाहिँ त्यो जाती हुनैसक्दैन जस्तो लाग्छ त्यो मेरो विचारअनुसार चाहिँ र त्यति त भयो भयो अन्त जब नानी डेलिभरी हुन्छ र त्यतिखेर त्यो वार्ड चाहिँ एकदमै मैला एकदमै अब त्यो स्मेल एकदमै गन्ध आउने खालको भएको हुन्छ र त्यसलाई सफाई चाहिँ एकदमै गरिएको हुँदैन होइन त्यहाँदेखि त्यो सफाईको उयो हुन्छ अन्त त्यो त्यो उयो मैला भएको कारणले त्यहाँ झिँगाहरू भन्किएर पनि त्यो नानीलाई पनि इफेक्ट गर्छ त्यो भर्खर सुत्केरी भएको आमालाई पनि इफेक्ट गरेको हुन्छ र अर्को नम्बर कुरो रिपोर्ट रिपोर्टहरू चाहिँ एकदमै खतम आउँछ सरकारी हस्पिटलमा एकदमै अब के भन्नु र एकदमै नराम्रो आउँछ अब हुनु त हो डक्टर्सहरू अब गभर्मेन्ट जब पाउनु त त्यस्तो सजिलो छैन एकदमै अब कम्पिटेटिभ एक्जाम्सहरू दिएर लाखौँ करोडौँ उयो मान्छेहरूको बिचमा त्यो एक्जाम दिएर जो पास गरेर चुनिएको अब बिस पच्चिसजना त हुन्छ त्यति चुनिएकोहरू माथि चाहिँ गभर्मेन्ट जब पाएको हुन्छ तर तिनीहरू डक्टरहरूले पनि अब त्यो तनखा त्यसै आइहाल्छ भनेर नै मरिजहरूलाई राम्ररी चेक गर्नुहुँदैन र अब त्यही यति त हो भनेर अब टेस्टहरू पनि भएभरको लेखिदिनु हुन्छ अन्त जुन बिमारले भेटेको छ त्यसको टेस्ट नभए भए पनि अब भएभरको टेस्ट लेखेर त्यसै त पेसेन्टलाई एकदमै अब नर्भस बनाइदिनु हुन्छ त्यहाँदेखि अब त्यहीँ अब पेसेन्टहरू अब एकदमै अब के भन्नु गरिब छ भने पनि अब अब लास्टमा त सरकारी हस्पिटल नै हो त्यो इलाज गर्नुपर्ने त र त्यहाँ इलाज गर्यो भने रिपोर्ट रिपोर्टै राम्रो आइदिँदैन कसलाई के बिमारी हुन्छ कुन बिमारीको रिपोर्ट निस्किरहेको हुन्छ अन्त अस्ति हाम्रो यहाँ गाउँले दाजुलाई चाहिँ के भन्छ स्टोन भएको भनेर भन्यो अरे गभर्मेन्ट हस्पिटलमा तर के भएको रहेछ भन्दाखेरि चाहिँ उहाँले चाहिँ अब के भन्छ बिहानको खाना आई मिन भात खाएर चाहिँ जानुभएको रहेछ त्यहाँदेखि चाहिँ त्यहाँ उयो गर्नु लगाउनु एक्सरे गर्दाखेरि चाहिँ एक्सरेको रिपोर्ट माग्नु लाग्नुभएछ एक्सरे सिटी स्क्यान त्यसको स्पो रिपोर्ट माग्नुभएछ डक्टरले अन्त त्यही गभर्मेन्ट हस्पिटलमै गर्दाखेरि चाहिँ अब उहाँले भन्नुभएछ कि मैले खाना खाएर गरेको छु हुन्छ कि हुँदैन भनेर खासमा चाहिँ अब खाना खाएर त गर्दैन स्क्यानहरू अन्त उहाँहरू चाहिँ अब आई त हाल्यो भनेर चाहिँ गरिदिई हाल्नुभएछ अन्त भन्नु पनि भएन रहेछ राम्रो आउँदैन रिपोर्ट भनेर त्यहाँदेखि अन्त भात खाएर जानुभएको रहेछ त्यहाँदेखि त्यो रिपोर्ट निकाल्दा त्यहाँ स्टोन भएको भन्नुभएछ तर उहाँलाई ग्यास्ट्रिकको प्रब्लम रहेछ खासमा चाहिँ अन्त त्यो के भन्छ त्यो भात खाएको दाना चाहिँ त्यहाँ स्क्यानमा आएछ र डक्टरले त्यति नै हेरेर भनिहाल्नु भएछ अन्त अब राम्रै मान्छेलाई झन्डै स्टोनको ओपरेसन गरिदिएको हो त्यस्तो हुन्छ भनेर चाहिँ मलाई चाहिँ एकदमै उयो चाहिँ निजी अस्पताल नै म एकदमै प्रिफर गर्छु